जतिपनि अब हामीले बारीमा लगाइने खेती बालीको पातीको बिषयमा चाहिँ मलाई चाहिँ अब अदुवा रोप्छु है भन्ने मन छ योपालि त अदुवाले नै केही साथ दिन्छ होला भन्ने रूप लिएर चाहिँ अब त्यसलाई चाहिँ हामीले अदुवा रोप्नुभन्दा अगाडि धेरै नै मेहनत गर्नु पर्छ अब त्यसलाई चाहिँ एउटा बारीमा नयाँ बारी हेर्नु पऱ्यो पुरानोमा फल्दैन कुन्नि के जाति भन्ने छ साँच्चि नै नफल्दो पनि रहेछ यसको आफ्नो आफ्नो त्यो आदुवाको उयस्ले गर्दा चाहिँ ग्यासले गर्दा के भन्छ त्यसको पवर होला त्यसले गर्दा नयाँ बारी बनाउनु पऱ्यो नयाँ बारी बनाइसके पछि त्यसलाई चाहिँ अब पुरै केलाएर के गरेर सबै गरेर चै ढुङ्गा माटो सबै फेक् ढुङ्गा फेकेर माटो चालेर सबै गरेर राख्नु पऱ्यो त्यसमा मल बोक्नु पऱ्यो त्यहाँ मा यसलाई चाहिँ निकै राम्रो अगाडि बढाउँछु यसलाई चाहिँ म राम्रो राम्रो खालको चाहिँ म बिउहरू लिएर चाहिँ यसरी लाउने गर्छु र त्यसले गर्दा अदुवा लाइसक्यो अदुवा लाइसके पछि त्यसको सबै त्यसलाई छोप्नु पनि पऱ्यो के गर्नु पऱ्यो त्यहाँदेखि जब अदुवा चाहिँ फेरि भइसक्छ त्यहाँदेखि फेरी दोस्रो खेती के हुन्छ त्यो अदुवामाथि नै त्यो बारीमाथि नै लाउँदा चाहिँ धेरै नै फसल हुन्छ एकदमै राम्रो हुन्छ त्यो फसलहरू किनभने मकै लगायो मकै साग पातदेखि लिएर सबै गरेर जति आफ्नो एउटा उब्जनीको निम्ति त्यस्तो प्रकारले नै म चाहिँ पूर्ण रूपले निर्णय लिएर काम गर्छु